बिमारी भएर हामी हस्पिटल चाहिँ माल बजार जानुपर्छ हो माल बजार हस्पिटल जाँदाखेरि पनि कम्ती भिड हुँदैन गएर नाम लेख्नुपर्छ नाम लेखेर बस्दा बस्दा बस्दा मेरो नाम कति बेला आउँछ कुन नम्बरमा आउँछ भनेर भन्दाखेरि पनि नामै आएको हुँदैन हो अन्त पर्खिँदा पर्खिँदा हुन्छ ज्वरो आइसकेको हुन्छ हामीलाई आफूलाई ज्वरो आइसकेको हुन्छ उल्टी होला जस्तो हुन्छ पुरा भिड हुन्छ माल बजारको हस्पिटलमा हामी डक्टर देखाउन जाँदाखेरि पर्खिँदा पर्खिँदा बल्ल बल्ल डक्टर देखाएर आउनुपर्छ कति त वहीँ सिरियस हुन्छ आफ्नो नाम नआएर